म बसेको क्षेत्र चाहिँ अब यता कालिम्पोङ हो हो कालिम्पोङमा अब हाम्रो नेपाली समाजले खाने चाहिँ अब त्यही हो सामान्य त अब प्रायःले सबैले नै त्यही दाल भात खान्छ सब्जी खान्छ हो अनि अब त्यसैमा हाम्रो जातीय खाना नै भन्नुपर्दाखेरि चाहिँ अब गुन्द्रुक सिन्की किनेमा हो अनि ढेँडो खान्छ अब अनि कतिले खानेले अब मांसाहारी पनि हुन्छ अनि शाकाहारी पनि हुन्छ दुई थरीका मान्छेहरू भेटिन्छ अनि अब त्यसो हुँदाखेरि हाम्रो क्षेत्रमा चाहिँ अब खाना चाहिँ अब यता मधेसमा पनि छ मान्छेहरू अब माथि पाहाड पनि बस् बस्छन् अनि पाहाडमा बस्नेले चाहिँ अब पाहाडको एकदम फ्रेस सब्जीहरू सागसब्जीहरू खान्छन् हो अनि यता मधेसमा चाहिँ अब प्रायः त्यही हो मधेसमा उब्जाउ उब्जिएको खानेकुरा खान्छन् तर अब भातमा चाहिँ मैले अब सुनेको अनुसार अब तल के भन्छ दक्षिण भारततिर चाहिँ अमिलो अमिलो खाना मन पराउँछन् उनीहरूले मरमसाला हालेको खाना खान्छन् उनीहरू अनि यता तपाईँको नर्थ इस्ट क्षेत्रतिर चाहिँ त्यही काँचोहरू खसियाहरूले त्यस्तै अब पिरोखाले खाना खान्छन् अनि अब मलाई चाहिँ अब अरू जिज्ञासा नि मेरो अब त्यतातिर कस्तो खाना खान्छ भारतको अरू क्षेत्रहरूमा कस्तो खाना खान्छ भनेर मलाई चाहिँ जिज्ञासा लाग्छ अब हाम्रो क्षेत्रमा त त्यस्तो खाना खान्छन् हो अनि मेरो जिज्ञासा त्यो छ हौ